हजुर यहाँनिर हाम्रो यहाँनिर उत्तर बङ्ग विश्वविद्यालयको पुस् पुस्तकालय छन् जहाँ धेरैभन्दा धेरै मानिसहरूले पत्र पत्रिकाहरू अनि पुस्तकहरू पढेर लाभ उठाउन सक्छन्